हेलो दुर्गा होटेल ए हेलो दुर्गा होटेल तपाईँहरूकोमा खाना पाइन्छ खानामा आइटम के के पाइन्छ होला अनि भेज नन भेजमा हजुर नन भेजमा चाहिँ के के पाइन्छ होला है

चिकन मटन अनि भेजमा चाहिँ तपाईँहरूको ए त्यसमा चाहिँ नन भेज चाहिँ कसरी दिनुहुन्छ पर्कमा चिकन मटन अन्त नन भेजमा चाहिँ तपाईँको सब्जीहरू कतिवटा आइटम हुन्छ होला है ए त्योसँग के के दिनुहुन्छ त अचारहरू ए सब्जीमा चाहिँ रेट कसरी दिनुहुन्छ तपाईँहरूले ए एक्सट्रा पनि चार्ज लिनुहुन्छ थप्दाओर्दा त्यसमा के के इनक्लुड गर्नुहुन्छ तपाईँहरूले नन भेजको चाहिँ रेट कसरी लाउनुहुन्छ